अहिलेको जमानामा हामीलाई फोनको धेरै जरुरत छ र फोनले धेरै सहायता पनि गर्दछ टाडा बसेको मानिसहरूसँग कल गर्न सक्छौँ भिडियो कलमा आफ्नो आमा बुबा आफ्नो साथी आफ्नो परिवार सबैसँग बोलीचाली पनि गर्न सक्छौँ तर यी सुविधाहरूसँग स्क्रिन टाइमले पनि हाम्रो नानीहरूलाई असर पारिरहेका छन् आफ्नो सेहद बिगार्दै उनीहरू दिनभरि घरमा बसेर भित्र नै आफ्नो आँखाहरू बिगारिरहेका हुन्छन् अनि आफ्नो मानसिक विकासलाई पनि ठेस पहुचाइरहेको हुन्छन् नानीहरूको आँखा बिग्रिसकेका हुन्छन् र आमा बाबुलाई थाहा नै हुँदैन अनि आफ्नो मानसिक विकासलाई बिगारेपछि उनीहरूको सोच्ने क्षमता अनि क्रिएटिभिटी हराएर जाँदछन् पहिला खेलकुद गर्ने हँसिलो नानी अहिले फोन र ट्याबमा एडिक्ट भएर फँसिएको हामीले देख्दछौँ र यो एकदमै दुःखलाग्दो चित्र हुन जाँदछ यी कुराहरूको इलाज घरबाट नै सुरु हुन्छ जब आफ्नो आमा बाबाले नानीको हातबाट फोन टाडा राख्छन् आमा बाबाले नानीहरूलाई ध्यान नदिँदा नानीहरूले धेरै चोटि आफूलाई भुल्याउन अनि आफ्नो इन्टरटेनमेन्टको लागि फोन चलाउने गर्दछन् आफ्नो आमा बाबुले नानीहरूलाई ध्यान दिनु सकेनन् अनि आफूले आफ्नो नानीलाई राम्रो शिक्षा दिनु सकेनन् भने यस्तो कुराहरू हुनु जाँदछ र यस्तो कुराहरूबाट अनि स्क्रिन टाइम त्यस्तो कुराहरूबाट आफ्नो नानीलाई बचाउनको लागि आफ्नो घरमा नै आफ्नो नानीलाई खेलकुद अनि साथीहरूसँग बाहिर घुम्न जान अनि डुल्न अनि चोट लाग्छ कि भनेर घरभित्र राख्न हुँदैन किनभने त्यसले गर्दाखेरि आफ्नो नानीलाई ठेस पहुँच पहुँच्छ